हेलो तपाईँ के दुर्गा ट्राभल एजेन्सीबाट बोल्नुभएको यो भन्दा अगाडि म एक जग्गा डुवर्स साइडमै घुम्न गएको थिएँ र त्यति बेला चाहिँ एकजना ड्राइभर जस्तै कि भानु परियारको नम्बर मैले लिएको थिएँ तर मोबाइल नम्बर चाहिँ मोबाइल मिसिङ हुनाले चाहिँ त्यो नम्बरहरू पत्ता लाग्न सकेको छैन के तपाईँ उहाँको नम्बर दिन सक्नुहुन्छ किनभने चाहिँ मलाई चाहिँ त्यही ड्राइभर नै चाहियो जस्तो कि अब कतिवटा अफ्ठ्यारो बाटोहरूमा पनि त्यो गाडीमा चढेर घुम्न चाहिँ कम्फोर्टेबल हुन्थ्यो क्या हो त हजुर हजुर हजुर मलाई चाहिँ त्यही फेरि पनि अब त्यही डुवर्स साइडहरूतिर नै घुम्न जाऔँ भनेको त त्यही ड्राइभरको नै नम्बर चाहिएर चाहिँ हजुर तपाईँसँग कन्ट्याक्ट गरेको नि किनभने उहाँले गाडी चाहिँ राम्रोसँग चलाउनुहुन्छ र हामीलाई नि धेरै सजिलो भयो हजुर हजुर हजुर